ए हेलो ए दाजु छ ए मलाई माछा चाहिएको थियो नि त कि हजुर लोकल माछा नि

छ नि है ए हजुर मलाई चाहिएको थियो कि अन्त मलाई एक केजी जस्तो हजुर एक केजी बनाइदिनुहोस् न हजुर हजुर हजुर पठाइदिनुहोस् न मलाई ल किनभने मेरो घरमा पाहुना पनि आउँदैछ कि अन्त छ हो अन्तखेरि त्यसले गर्दा चाहिँ पठाइदिनुहोस् न ल छिटो गरेर हजुर यहाँ माथि सेन्ट पल त्यो मैले सधैँ लाने नि सेन्ट पल स्कुलको त्यो मुनिपट्टि क्या हौ दाजुले चाहिँ चिन्छ तपाईँले चिन्नुहुन्छ दाजुले त चिन्थ्यो चिन्नुहुन्छ त्यो सधैँ लान्थेँ म ए त्यो सेन्ट पल स्कुलकै अलिक मुनिपट्टि क्या हौ त्यो रोड छ नि दोकानको दोकान सानो दोकान हजुर हजुर त्यो दोकानकै अलिकति मुनिपट्टि छ हजुर हजुर हुन्छ हो पठाइदिनुहोस् न ल मलाई एक केजी पठाइदिनुहोस् न ल मेरो नाम हजुर मेरो नाम हजुर सुजाता हजुर सुजाता हो मेरो नाम कि हजुर हजुर पिस मलाई ठिकठिकैको गरिदिनुहोस् न ल ठिकठिकैको खानु सक्ने क्या हौ सानो सानो हुन्छ नि ठिकठिकैको हजुर अन्त टाउको चाहिँ नपठाइदिनुहोस् ल त्यो टाउकोहरू चाहिँ होस् कि हजुर त्यो उयोहरू पनि लोहरू पनि लो अन्डा छ भने पठाइदिनुहोस् न ल अन्त ए हजुर हजुर तर छिटै पठाइदिनुहोसै ल अलिक मलाई बाह्र बजीभन्दा भित्रै चाहिन्छ कि हजुर लन्चको लागि नि हजुर पाहुनाहरूलाई ए हुन्छ हुन्छ हुन्छ राखेँ है त थ्याङ्क यू